मैले चाहिँ भन्नु पर्दाखेरि चाहिँ मलाई चित्रहरू चाहिँ गर्न पुरा मन पर्छ अनि मलाई यसमा मदद गर्ने चाहिँ पहिला मेरो गुरुमै हुन् मलाई सानोदेखिन्कै चित्रहरू चरित्रहरू गर्नु मन पर्छ धेरै मैले सिकेँ मैले धेरै सिकेर गर्दै पनि गर्दै पनि छु अनि चित्र भन्नु मतलबै मलाई चाहिँ गरिहाल्नु मन पर्छ किनकि मैले सानो हुँदादेखिन्कै सिकेको कारणले गर्दाखेरि अनि मैले आफ्नो गुरुमा जो चाहिँ म कक्षा एकमा पढ्दाखेरिकै उनले उहाँले हामीलाई सिकाउनु भएको थियो अनि अहिले पनि म चित्रहरू चाहिँ बनाउँछु अनि म अनलाइन चाहिँ स्पार्कल बक्स छ लर्निङ ड्रइङद्वारा चाहिँ अनलाइन चित्रहरू पनि मो त्यहाँबाटै सिक्छु